बिजुलीको तार चुढ्यो भने हामीलाई त्यसबाट खतरा हुन सक्छ अनि बिजुलीको तार चुढिएकोले गर्दाखेरि आगो पनि लाग्न सक्छ अनि पशु प्राणीहरूले पशु प्राणीहरूको ज्यान पनि जान सक्छ र यीबाट बच्नका लागि चाहिँ हामीले घरमा पक्का तार लगाउनु पर्छ बिजुलीको लागि अनि जति सक्दो बिजुलीको खम्बा तारहरू चाहिँ जति सक्दो पशु प्राणी देखिको चाहिँ टाढामा राख्नु पर्छ टाढामा लगाउनु पर्छ